म पश्चिम बङ्गाल राज्यका हुँ र पश्चिम बङ्गालमा बङ्गाली मात्र होइन नेपाली भाषा पनि छन् जसमा म एक नेपाली व्यक्ति हुँ र यी राज्यमा धेरै त होइन कम्ति मात्रामा नेपाली जातिहरू छन् र ती जातिहरूले पश्चिम बङ्गाल राज्यमा आफ्नो भाषाहरू मिलाएर सजाएर राखिरहेको छ र राज्यका ती मानिसहरूले पनि ती नेपाली भाषालाई घृणा जस्तो नराम्रो व्यवहार चिजहरू गरेको छैन र ती भाषालाई राज्य कै पश्चिम बङ्गाल राज्यकै बङ्गालीहरूले ती भाषालाई सम्मान गरिरहेका छ